ग्रामीण क्षेत्रका कृषकले सामना गर्नुपर्ने चुनौती समस्याहरू के के छन् भन्दा सर्वप्रथम त जलले जलवायु परिवर्तनका कारण उनीहरूले धेरै समस्याहरू झेल्नुपर्छ समयमा पानी नपर्नाले उनीहरूले समस्या झेल्छन् भने चाहिँदोभन्दा बेसी पानी परिदिनाले पनि उनीहरूले त्यस्तो समस्या झेल्छन् र त्यो चाहिँदोभन्दा बेसी पानीले उनीहरूलाई के नोक्सान हुन्छ भन्दा बेसी पानी भएर लगाउने बिरुवाहरू मरिदिन्छ साथै प्राविधिक सहयोग के कस्ता छन् भन्दा अब ग्रामीण क्षेत्रमा प्रायःजसो खोलानालातिरै निर्भर हुन्छ र प्राविधिक कुनै पनि क कुराको सहयोग लिँदैन र यसो हुँदा प्राविधिक सहयोग उनीहरूको लागि एकदमै टाढाको कुरा हो र अर्को मौसम मौसम परिवर्तनले गर्दा समयमा पानी न नपरिदिनु अनि यसका साथै त्यसो हुँदा पनि उनीहरूले धेरै समस्या झेल्नुपर्छ